ए गुड मर्निङ कहाँ हुनुहुन्छ तपाईँ हजुर हजुर

हजुर हजुर ए त्यसो भए त राम्रो हो त अन्त नानीहरूलाई लानु राम्रो हो कि त्यो चाहिँ खासमा चाहिँ यता उयोपट्टि पर्छ हो मालबजारदेखि चाल्सा भएर उता झोलुङ साइडपट्टि जान्छ कि तर हामीले अहिले त के त फोनको जमाना छँदैछ होइन अनि फोनमा अब म्यापिङ म्याप ग म्यापमा हेर्दै जाँदा हुन्छ नि त्यहाँनिर म्यापिङ गर्दै जाँदा पनि हुन्छ नि त

हजुर हजुर

ए अँ ठिकै छ त अन्त म त यसबाट खुसी छु म पनि हजुर हजुर त्यसै गरौँ न एकपल्ट सरसँग प्रिन्सिपल सरसँग चाहिँ क्लियर गरिदिई हाल्नुहोस् न ल हजुर हजुर ए ए अँ अँ ए अँ म पनि जानुपर्छ त्यसो भए तपाईँहरूसँग हजुर ए हुन्छ हुन्छ हजुर हजुर

हजुर हजुर ए हुन्छ सरहरूलाई पनि सरहरू पनि लानुपर्छ है ल जङ्गलको बाटो जानुपर्छ अलिकति हजुर हुन्छ ए तपाईँ नै कुरा गर्नुहोस् न त्यसो भए ल हुन्छ